छब्बिस जनवरी दुई हजार तेइसमा रिपब्लिक डे हो एनबियुमै मनाएको थिएँ पन्ध्र अगस्त दुई हजार बाह्र कालिम्पोङमा मैले फिफ्टिन अगस्त मनाएँ चौबिस दिसम्बर दुई हजार बाइसमा मैले बर्थडे सिलगढीमा मनाएँ दुई पच्चिस दिसम्बर दुई हजार बाइस मैले कालिम्पोङमा मनाएँ क्रिसमस डे अनि चार अगस्त बाबाको बर्थडे दुई हजार एक्काइसमा मैले घरमा मनाएँ